मलाई मनपर्ने खाना भनेको चाहिँ मोमो हो तर मलाई चाहिँ मोमोहरू चाहिँ अब खान एकदम घरमै बसेर परिवारसँग बसेर खानु मनपर्छ